हेलो हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर सक्छु नि म घुमाइदिन सक्छु म घुमाउने काम गर्छु हो कि अन्त तपाईँले अब के के भन्नुहुन्छ सबै पोइन्ट म घुमाइदिन सक्छु ए हजुर टोय ट्रेन हजुर तपाईँको यो जय राइड चाहिँ दुई घन्टाकोहरू हुन्छ कोही हो कोहीले त अलिक टाढैसम्मको पनि गरिदिन सक्छु तपाईँले अब तर कतिजना मान्छे छ त्यो चाहिँ भन्नुपर्यो हजुर ए खरसाङसम्म हुन्छ हुन्छ म भोलि नै गरिदिन्छु होला कि तपाईँको भोलि चाहिँ हुँदैन पर्सिको राइड चाहिँ हुन्छ होला हुन्छ हुन्छ हजुर भन्नुहोस् हजुर एकदम एकदम म यसो गर्छु कि तपाईँको एउटा गाडी मै आफै म्यानेज गर्छु अन्त तपाईँलाई कहाँ कहाँ भन्नुहुन्छ फर्स्ट उयो दार्जिलिङदेखिको खरसाङ भन्नुभयो नि खरसाङसम्मको तपाईँको जय राइड गरिदिन्छु त्यहाँपछि त्यहाँदेखिको एक घन्टा दुई घन्टा चाहिँ निकालेर रक गार्डन जाँदा हुन्छ होला नि है तर तपाईँको टोय ट्रेनको लागि चाहिँ अगाडि नै पेमेन्ट गर्नुपर्छ तपाईँ म तपाईँलाई एउटा नम्बर पठाइदिन्छु कि यसमै आज त्यसमा अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ ए हुन्छ म तपाईँलाई टोटल कति लाग्छ भनेर पठाइदिन्छु नि है हुन्छ सधैँ त अलिक ज्यादा लाग्थ्यो कि तपाईँको अहिले अलिक टाइम लाग्थ्यो जय राइडको लागि तर अहिले घडी चाहिँ त्यस्तो टुरिस्ट आएको छैन र चाहिँ तपाईँको छिट्टै हुँदैछ हुन्छ हुन्छ